अन्जु दिदी हेर्नू न मैले यो कि स्वेटर किनेको वुलनको कस्तो राम्रो रहेछ छोटो टाइपमा किनेको छु होइन पेन्टहरूमा पनि हुँदा रहेछ यो लगाउनु बटन रहेछ नि त त्यसले गर्दा सारीहरूमा पनि जाँदो रहेछ कुर्ताहरूमा पनि जा लाउनु मिल्छ होइन कस्तो राम्रो छ दिदी यत्ति हलका होइन एकदमै सेलमा रहेछ अहिले समरमा होइन गरममा पनि हुँदो रहेछ हो जाडोमा पनि हुँदो रहेछ होइन मैले यो ऊ यसबाट किनेको सोसाइटीबाट होइन पुरा रहेछ त्यहाँ सेल लागिराखेको छ होइन एकदमै दामी छ प्राइज पनि ठिक्कको छ यसको होइन राम्रो एकदमै मजाको कलर मैले ब्लुमा किनेको छु होइन कलर पनि पुरा रहेछ नि त यसको थुप्रै कलरहरूमा होइन तपाईँलाई पनि मन पऱ्यो भने किन्नू होइन एकदमै दामी छ है त्यो स्वेट स्वेटर चाहिँ